हेलो अँ नमस्ते भन्नुहोस् न अँ ठिकै छ

अन्त हाटबजारमा अहिले त राम्रो भइरहेको छ नि नेपालीहरूको कति अब गोर्खाको लागि प्रोत्साहन गरेको होला नि हजुर हजुर लोकल खानाहरू त होला त्यहीँ अब गुन्द्रुकको झोलहरू कुखुराको मासु हो त्यस्तै हुन्छ नि मकैको भातहरू होला अँ त्यस्तै हुन्छ दालहरू हजुर हजुर भन्नु नि अलिक खै लाइन नै ठिक भएन कि के हो अन्त कहाँ छौ अहिले तिमी चाहिँ अन्त

हजुर हजुर हुन्छ अहिले त एभ्री थर्सडे त अँ एभ्री थर्सडे अँ हुन्छ यहाँ अँ अँ सेलरोटी अन्त कुखुरा सुँगुर त डल्लै डल्लै बेच्छ झन् चोयामा बुनिवरी अस्ति त मैले झन् चोयामा बुनेर पो देखेको थिएँ ल ल ल ल ओके बाई ल ल ल ल ल ल ओके बाई